खाना पकाउने काम चाहिँ महिलाहरूको मात्रै होइन पुरुषहरूले पनि पकाउनु सक्छन् कहिलेकाहीँ शरीर मा अलिक बिमारी भएको बेलामा त यसो पुरुषहरूले पनि खाना बनाएर दिए दिनुभयो भने खुसी लाग्छ खाना मिठो पनि हुन्छ आफूले सधैँ बनाएको खाना खाँदा खाँदा खाँदा आफूलाई वाक्क लाग्छ त्यति बेला यसो छोरीले बुढाले खाना बनाएर दियो भने कस्तो मिठो लाग्छ खुसी लाग्छ कोही बेला त काम गरेर पुरा थाकेको हुन्छ त्यति बेला खाना बनाएर खानु पुरा गाह्रो लाग्छ त्यति बेला पुरुषहरूले बनाएर दिन दिए भने खुसी लाग्छ एकदम शरीर कोही बेला थाकेको हुन्छ सन्चो हुँदैन त्यति बेला पनि उनीहरूले खाना बनाएर दिनुभयो भने खुसी लाग्छ मिठो पनि लाग्छ अब खाना बनाउने काम चाहिँ सधैँभरि त पुरुषले बनाएर दिन सक्दैनन् तर कहिलेकाहीँ दिनुभयो भने चाहिँ बुढाहरूले खाना बनाएर दिनुभयो भने चाहिँ मिठो लाग्छ खुसी पनि लाग्छ